हेलो मनी सुन् न तैँले साँच्ची जिन्स भन्दैथिइस् नि यहाँ मेरोमा नि त्यो एकजना भाइले नि जिन्स ल्याएको छ कि दुईवटा पेन्ट तँलाई पठाइदिउँ हो तैँले खुब मन पराउँछस् मन पराउँछस् नि मलाई पनि त कस्तो मनपर्छ नि हो नभए त म त जिन्स त त्यत्ति मन नपराउने कि त्यो पोहोरको साल क्या हो त एउटा जिन्स किनेदेखि चाहिँ नि आम्मामा कस्तो कम्फोर्टेबल लाग्यो नि हौ त्यो जिन्सले त क्या अब जहाँ जाँदा पनि सजिलो हो कत्ति दिनसम्म लगाइरहँदाखेरि पनि जत्ति मैला उत्ति राम्रो देख्छ हो जिन्स त हो फेरि सबैले सुहायो भनेको हो जिउडाल अब राम्रो छ भने त फेरि सुहाउनेलाई त एकदमै राम्रो सुहाउँदो रहेछ नि अब तँ त टल पनि छस् हो अब त्यसका तेरो त बडी पनि राम्रो छ हो अन्त तैँले त त्यो जिन्स लगाइस् भने त फाँड्छस् नि केटा हो त्यसले गर्दाखेरि नि म तँलाई त्यो जिन्स पठाइदिउँ भनेर भन्दैछु ल राख्छस् होला नि होइन आम्मामाम पोहोर नि मेरो एकजना के अरे साथीले नि श्रीमती मेरो साथी सरी कि मेरो साथी होइन कि श्रीमतीको साथीले नि उसको हस्बेन्डलाई चाहिँ ल्याएको रहेछ कि अन्त मलाई प अन्त नहुँदाखेरि चाहिँ मलाई पठाइदिएछ हो त्यो जिन्स लगाएदेखि त म त आम्माम जिन्स त यति साह्रो मनपर्न थाल्यो कि मलाई त त्यो जिन्सले त मेरो त भनौँ न अब लुगा धोइरहने अब हो पानीमा लुगा धुनु सुकाउनु त्यो अब ठन्डा महिनामा कत्ति टाइम लाग्छ हो त्यो जिन्स लगायो ढुक्क नि जिन्स लगाएपछि त आम्मामामा पन्ध्र दिन बिस दिन जत्ति लायो धुनै नपरेको हो मेरो पालो महिना दिन जस्तो लगाइदिएँ नि त्यो जिन्स हो महिना दिन जस्तो लगाइदिएँ कि अन्त महिना दिनजस्तो लगाएपछि त मलाई यति साह्रो कम्फोर्टेबल लाग्यो हो फेरि सबैले सुहाएको रहेछ तिमीलाई भनेर भन्यो नि त हो तँलाई पनि सुहाउँछ नि किन सुर्ताउँछस् अब पठाइदिउँ पठाइदिउँ कि के गर्नु ए तैँले मलाई कल गर है पठाउनु हो भने चाहिँ ल कल गर है